दार्जिलिङ जिल्लामा उपलब्ध मुख्य सेवाहरू ग्रामस्तरमा उपस्वास्थ्य केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र खण्ड स्तरमा ब्लक प्राइमेरी स्वास्थ्य केन्द्र जिल्लास्तरमा महकुमा अस्पतालहरू हुने गर्दछ जहाँ रोगी रोगीहरूको निःशुल्क उपचार हुने गर्दछ जस्तै साङ्गेटार हस्पिटल सुकिया पोखरी ब्लक प्राइमेरी हस्पिटल इडेन हस्पिटल त्यसबाहेक जिल्लामा दुईवटा प्राइभेट हस्पिटलहरू पनि छन् युमा नर्सिङ होम र प्लान्टर्स नर्सिङ होम त्यसबाहेक त्यहाँ अनेकौँ फार्मेसीहरू छन् कोभिडको समय यी अस्पतालहरूले माहामारीमा झुक्न भरपुर प्रयास गरे साथै सफल पनि भए